हेलो भाइ यो बोनिज होइन हजुर मैले यो खाना अर्डर गरेको थिएँ कि यो स्पेसियल यो चिकन तन्दुरी भन्ने खाना त मैले पाएँ तर भाइ साह्रै उयो रहेछ हौ नुन एकदमै धेरै एकदम फर्स्ट क्लास हेर्दा एकदमै राम्रो थियो खाना होइन एकदमै तपाईँको के भन्नु अब वासना एकदमै मिठो थियो तर खाना खाने बितिक्कै खाना अलिकति नुन चर्को भयो भाइ त्यसैले अब म यो खाना चाहिँ तपाईँले अब कि त तपाईँले अब मलाई क्यान्सल गरिदिनुहोस् मेरो पैसा वापस गरिदिनुहोस् नभए मलाई एक्सचेन्ज गरिदिनुहोस् न अर्को अतिकति राम्रो खाना पठाइदिनुहोस् न है र धेरै मसाला एकदमै ठिकै छ तपाईँको होइन एकदमै राम्रो छ एकदमै तपाईँको सबै आइटमहरू एक मज्जाले तपाईँले पठाउनुभएको छ तर नुन एकदमै चर्को थिएछ हौ नुन अलिक धेरै चर्को भयो अलिकति पनि होइन धेरै चर्को भयो कि त्यसले गर्दा तपाईँले यो खाना चाहिँ वापस गरिदिनु हुन्छ हो वापस गरिदिनुहोस् न ल